हेलो भन्नुहोस्

हेलो हेलो हेलो भन्नुहोस् ए भन्नुहोस् के छ तपाईँको हजुर म कलकत्ताबाट घुम्न आउँ भनेको कि अन्त तपाईँको तपाईँको रेटहरू बुझौँ भनेको नि बस्नुको लागि चार दिनको लागि तपाईँको रेट के के छ कतिवटा कोठा छ हजुर हामी अहिले होटेलमै बस्छौँ हामी चारजना छ अहिले हजुर हजुर हजुर हजुर हामीलाई दुइटा तिनटा पनि हुन्छ तिनटा रुम भए पनि हुन्छ ह हजुर त्यो गर्दा पनि हुन्छ एउटा रुमको ए अनि अरू खानाको लागि तपाईँको त्यहाँ नजिकतिर कुनै होटेलहरू छ

ए हुन्छ र मेरो मेरो तारिक चाहिँ अब दस तारिकदेखि छ दस तारिक दस एघार हजुर दस एघार बाह्र तेह्र चार दिनको लागि अलिक हजुर हजुर अनि तपाईँको त्यहाँनिर घुम्नु त्यो के हरे पोइन्टहरू कतिवटा छ हौ घुम्ने पोइन्टहरू

हजुर हजुर

अनि हामी आउँदाखे हामी हामी चार दिनमा चारदिनमा भ्याउँछ त्यो जम्मै पोइन्टहरू घुम्नु ए

राफ्टिङहरू होला

हुन्छ म हाम्रो त्यसो भने दस दस तारिकको लागि दुइटा बुक गर्नु बुक बुक गर्दा हुन्छ तपाईँकोबाट

ए हुन्छ ए एडभान्स कति दिनु पर्ला ट्वेन्टी फाइभ पर्सेन्ट है त्यो चाहिँ अब के थ्रुबाट दिनुपऱ्यो हेलो